भिन्न भाषा वा बोली बोल्ने ठाउँहरूमा जाँदा कुराकानी गर्नमा अप्ठ्यारो त हुन्छ किनभने अरूको भाषा र आफ्नो भाषा धेरै अन्तर भएकोले हामीलाई पनि अप्ठ्यारो हुन्छ र त्यस समयमा चाहिँ आफूले इङ्गलिस अङ्ग्रेजी नत्र हिन्दी बोल्दा हामीले हातको इसाराले पनि उनीहरूसँग कुराकानी गर्ने गर्छौँ कतिले अङ्ग्रेजी बोल्न अप्ठ्यारो भए हामीले हिन्दी मार्फत पनि बोलेर हातको इसारा साथसाथै कुराकानी गर्नमा सजिलो गर्ने गर्छौँ